हामीहरूको यहाँको क्षेत्रमा काली पूजा जसलाई हामी दुर्गा पूजा पनि भन्छौँ त्यो हुन्छ हामी यहाँ मनाउँछौँ र त्यसको चाहिँ अब किन मनाउँछौँ भन्दाखेरि चाहिँ अब दुर्गा माताले दुर्गा माताले यो हामीहरूलाई देखाउनु हुन्छ कि यो सिकाउनु हुन्छ कि अब राम्रोले नराम्रोलाई हटाइदियो र जहिले पनि अब सधैँ पनि र जयको विजय हुन्छ र नराम्रोको जहिले पनि प पराजय हुन्छ भनेर यो अब दुर्गा माताले देखाउनु हुन्छ अब यो दुर्गा मा दुर्गा माताको अब यहाँ धेरै ठुलो गरेर हामी म चाडबाड मनाउने मनाउने छौँ र हामीहरूलाई अब धेरैजना मान्छे यहाँ आउँछन् हामीहरूको अब यसमा टिका लगाउने वाला हुन्छ अनि पूजा गर्छौँ धेरै ठुलो गरेर हामी यो चाहिँ मनाउँछौँ